आज मेरो फ्लिपकार्टबाट मैले बेड कभर मगाएको थिएँ र त्यो चाहिँ फोटोमा हेर्दा चाहिँ एकदमै राम्रो थियो पहिला चाहिँ तर घरमा ल्याएर आइपुगेर हेर्दाखेरि चाहिँ त्यो चाहिँ जुन खालको भनेको थियो त्यो खालको चाहिँ छैन रहेछ र कटन भनेको थियो तर त्यो एकदमै लो क्वालिटीको पलिस्टरको रहेछ अनि रङ पनि एकदमै जस्तो भनेको थियो त्यस्तो नआएर चाहिँ एकदमै मन नपर्ने त्यसको विपरित आयो र यसमा चाहिँ मलाई चाहिँ यो लुगा चाहिँ एकदमै मन परेन